हेलो ए चाइना गार्डन हो यो ए सुन्नुहोस् न मैले बिहान तपाईँलाई खाना अर्डर गरेको थिएँ हो त्यो अर्डर गरेकोमा चाहिँ मैले फेरि क्यान्सल गरेको थिएँ बिचमा हो अन्तखेरिको अहिले फेरि अर्डर गर्दाखेरि हुन्छ है हजुर मलाई खाना चाहिँ अहिले एक घन्टाभित्रमा चाहिएको थियो हो तपाईँ अब त्यतिखेरसम्म दिनु सक्नुहुन्छ ए हजुर होइन मलाई एक घन्टाभित्र नै चाहिएको थियो कि ए होइन मैले बिहानखेरि बिहान अन्त पाहुनाहरू आउने थियो मेरोमा अनिखेरि बिचमा फेरि उनीहरू प्रब्लम भएर नअउने भएको थियो अन्त अहिले फेरि आउने भएर चाहिँ अन्त फेरि मैले रिअर्डर गरेको हो ए हजुर होइन एक घन्टाभित्रमा चाहिँ मलाई चाहिएको थियो कि अनि नि हजुर मलाई एक घन्टाभित्रमा ल्याइदिनुहोस् न ल अन्त लोकेसन चाहिँ यहाँनिर कुमुदिनी स्कुल साइड हो त्यहीँनिर छेउमै हो हजुर हजुर बिहान मैले जे जे गरेको थिएँ नि अर्डर बिहान उयसमा जे थियो त्यही गरिदिनुहोस् न ल हजुर आधा घन्टा आ अन्त सक्नुभयो भने आधा घन्टामा गरिदिनुहोस् न होइन हुन्छ हुन्छ एक घ एक घन्टामै भए पनि हुन्छ हजुर हजुर हजुर त्यहीँनिर के भन्छ कुमुदिनी साइडकै कुमुदिनी स्कुलकै त्यहीँ साइडमा हो तपाईँले आएर मलाई कल गरिदिनुहोस् न हजुर एकैछिन कल गरिदिनुहोस् न त्यहाँनिर म त्यहीँनिर हुन्छु त्यहीँनिर हो साइडमै हजुर एक घनटाभित्र हुन्छ है एक घन्टाभित्रमा चाहिँ टक्कै ल्याइदिनुहोस् न तपाईँले ल हजुर हजुर हुन्छ थ्याङ्कयु आएर कल गरिदिनुहोस् न मलाई